अस्ति म बजार गएको थिएँ त्यहाँ बजारमा एउटा लुगा किन्नको निम्ति लुगा दोकानमा गएको थिएँ एउटा ज्याकेट अति नै मनपरेर ल्याएँ कलर पनि राम्रो साइज पनि सबै कुरो चेनहरू सबै कुरो भएको ल्याएर घरमा आएँ त्यसपछि मैले त्यो लुगालाई मैले लगाएँ र अति नै सबैजना घरपरिवारले पनि मनपरायो मलाई झन् अति नै मनपरेर अहिले पनि मैले त्यो ज्याकेट लगाइरहेको छु